भारतका केही प्रसिद्ध नितराज नृत्य शैलीहरू नृत्य शैलीहरू हुन आसमका बिहुमा महाराष्ट्रका लावणी उत्तर प्रदेशका कथक गुजरातमा गर्बा पन्जाबमा भाङगडा पश्चिम बङ्गालका दार्जिलिङ जिल्लमा खुकुरी नाच इत्यादि यसरी नै भारतमा धेरै अरू प्रचलित नृत्यहरू पनि हुने गर्छन् भारत विभिन्न जातिहरूले भरिएको देश हुनाले यहाँ आफ्ना चाडपर्व खुसी उल्लास मान्छेहरूले देखाउका निम्ति यी या त जनाउनका निम्ति यसरी नृत्य गरी आफ्नो सा संस् संस्कृतिलाई देखाउन विभिन्न प्रकारका नृत्यहरू प्रस्तुत गर्दछन् त्यसरी नै भारतका केही प्रसिद्ध नृत्य नर्तकहरू मध्ये बिर्जु महाराज एक अति नै प्रसिद्ध कथक नर्तक हुन् उहाँको जन्म चार फरवरी उन्नाइस सय उनन्चालिस उत्तर प्रदेशमा भएको थियो उनले आफ्ना नृत्यकलाले धेरै धेरै आफ्नो नामहरू कमाएका थिएँ उनले आफ्नो नर्तकी क्षेत्रमा नृत्य क्षेत्रमा धेरै उपलब्धिहरू गरेका थिएँ त्यसरी नै उनले धेरै चलचित्रहरूमा आफ्नो नृत्य प्रस्तुत साथै न्य नृत्य नृत्यको कोरियोग्राफीहरू पनि गरेका थिए ब्रिज मो उनको मृत्यु सोह्र जनवरी दुई हजार बाइस दिल्लीमा भएको थियो